हाम्रो कलेजको बिदाको बारे बिदामा चाहिँ म कसरी आफ्नो समय गर्छु समयको प्रयोग गर्छु भन्दाखेरि चाहिँ मनोरञ्जन चाहिँ कसरी हुन्छ भन्दाखेरि एउटा चाहिँ टेलिभिजन भयो टेलिभिजनद्वारा मोबाइलद्वारा त्यस त्यही मात्र होन तर जस्तै नाचेर नृत्य गर्छु गीत पनि गाउने गर्छु अनि बारी बारीमा खनखान गर्ने झारहरू उखाल्ने आफ्नो वरिपरि सफा राख्ने कामहरू गरेर म आफ्नो मनोरञ्जनको मनोरञ्जन गर्ने गर्छु समय बिताउने गर्छु